हेलो हजुर तपाईँ दार्जिलिङबाट बोल्नु भएको हो हजुर त्यहाँ त्यतातिर ट्र्याभल गर्ने ठाउँहरू के के छ होला हजुर

ए हजुर खानाहरूको सुविस्ताहरू पनि ए हजुर गाडीहरूको गाडीहरू पाउँछ हजुर हाम हामी ग्रुपै आउँ भनेको साथीहरू तर मेन चाहिँ त्यहाँ के चाहिँ हामी घुम्नु पर्छ होला त्यहाँ चाहिँ के छ टाइगर हिलमा चाहिँ त्यस्तो मेन चाहिँ हजुर ए हन्छ हुन्छ थ्याङ्कयू